अजय दाजु तपाईँको होटलबाट खाना अडम अर्डर गरौँ भनेर चाहिँ वेबसाइट चेक गरेको थिएँ केही छुटहरू रहेनछ तपाईँहरूकोमा केही छुट त्यस्तो छ भने मलाई भनिदिनु होस् न